भारतका केही प्रसिद्ध नित्य शैलीहरू भारत नाट्यम कथक मारुनी सङ्गिनी सेलो सिली आदि हुन् भारतका प्रसिद्ध नर्तकहरू गीता कपूर टेरेन्स लुइस सुसान खत्री सुस्मिता तामाङ नर्बु तामाङ वीर रादा शेर्पा आदि चिन्दछु